मेरो जीवनमा चाहिँ सबभन्दा गर्वको उपलब्धि चाहिँ के हो भने म एउटा मिडल फ्यामिलीमा हुर्किएको बढेर पढ लेख गरेर केही हुन्छु भनेर सोचेको थिएँ तर हुन नसके पनि मेरो वैवाहिक जीवनमा धेरै नै म सुखी छु र मेरो दुइवटा नानीहरूलाई मैले राम्रो शिक्षा दिनु सके मैले आफ्नो पारिवारिक पारिवारिकमा पनि सबलाई नै मैले समेटेर राख्न सके आज म यहाँसम्म आइपुगेको छु कि मबाट सायद मेरो नानीहरूले नर नराम्रो केही न नराम्रो केही न पाए पनि एउटा आमा भनेर धेरै सम्मान गर्छन् र मेरो नानीहरूलाई मैले शैक्षिक शिक्षा दिए दुइवटा नानीहरूलाई ता कि यिनीहरूको भविष्य चाहिँ उज्वल होस् र यही कामना गर्छु कि दुःखमा हुर्किए पनि आज म यहाँसम्म चाहिँ आइ पुगे आफ्नो कर्मले गर्दाखेरि र म धेरै खुसी छु मेरो नानीहरू शिक्षित भइरहेका छन् र भविष्यमा गएर उनीहरूले पनि आफ्नो नाम गौरवान्वित गर्छ भनेर आशा छ